ममा त्यस्तो खासै विशेष प्रतिभा वा सिप त छैन तथापि ममा भएको वा भनौँ एउटा सानो सिप चाहिँ सिलाई बुनाई रहेको छ म आफ्नै हातले सिलाएर टोपी मोजा स्वेटर पन्जा भए र मफलरहरू भए यस्ता कुराहरू बनाउन सक्दछु र मैले यो सिपको विकास चाहिँ कसरी गरेँ यसलाई कसरी बिस्तारै अघ अघि बढाउँदै लगेँ भन्दा सुरु सुरुमा साना साना धागोका टुक्राहरू हुन्थे मेरा जुन चाहिँ मैले मेरो आमाबाट आमा मेरो आमाले जुन बुन्नुहुन्थ्यो र त्यो धागोको टुक्राहरूलाई नचाहिने धागाका टुक्राहरूलाई बटुलेर सिक्थेँ पहिले पहिले र बिस्तारै त्यसलाई बुन्न सिक्दै सिक्दै मैले बिस्तारै हातले सानो सानो ड्रिम केचरहरू भए झुमरहरू भए सासानो किसिमको टोपीहरू भए यस्ता कुराहरू बनाउन सिकेँ र बिस्तारै बिस्तारै सानो सानो कुराहरू र त्यो नचाहिने धागोका टुक्राहरूबाट नै मैले बिस्तारै सिक्दै गएँ र बिस्तारै बिस्तारै यो सिलाई बुनाईको जुन चाहिँ सिप छ त्यसलाई पनि अघि बढाउँदै लगेँ